र हाम्रो एरियामा जङ्गलहरू प्रशस्तै मात्रामा पाइन्छ र यो जङ्गलमा बाटो भएर अलिक पाहाडतिर घुम्न मनपर्छ र त्यसको पाहाडको वातावरण राम्रो भएको कारणले अनि त्यहाँ चराचुरुङ्गी वन्य प्राणीहरू नि प्रशस्त भेटिन्छ त्यसकै लागि पाहाड अलिक उच्च जग्गामा गएर घुम्न बस्न मनपर्छ